दार्जीलिङ भारतको चिया उत्पादनका लागि परिचित क्षेत्र हो दार्जिलिङको प्राकृतिक स्रोत चियाको बिरुवा नै हो दार्जीलिङ क्षेत्रले धेरै वातावरणीय चुनौतीहरूको सामना गर्नु परिरहेको छ जस्तै सहरीकरण र अवैध रूपले वन जङ्गल फाँडिनु एउटा चिन्ताको विषय हो बद्लिँदो जलवायु र तापमानमा उतार चढाउ पनि एउटा बढ्दो चिन्ताको विषय हो भन्न सकिन्छ पानीका स्रोतहरूको कुरा गर्नु पर्दा दार्जिलिङ ताजा र सफा पानी उपलब्ध गराउने एउटा प्राकृतिक मुहानहरूको लागि पनि परिचित छ दार्जिलिङमा वर्षाको पानी सङ्कलन गर्ने सामान्य अभ्यास नै हो वरपरको साफ सफाइमा कुनै परिवर्तन आएको देख्न सकिन्छ जस्तै पहिलेको तुलनामा अहिले धेरै प्रकारको नयाँ नयाँ तकनिकहरू पनि प्रयोग गरेर साफ सफाइहरू गर्न सकिन्छ जस्तै डिस्पोजल र रिसाइकल्स सुविधाहरू उपलब्ध गराएर नगरपालिकाले साफ सफाइ गर्ने का कामहरू गरिरहेका छन् र लगातार रूपमा दार्जिलिङमा साफ सफाइको धेरै एनजिओहरूद्वारा अथवा नगरपालिकाद्वारा पनि साफ सफाइ गर्ने कार्य भई नै रहेको छ